मलाई मनपर्ने लेखक त महाकवि लक्ष्मीप्रसाद देवकोटा नै हो अब किनभने उहाँको कविताहरू कथाहरूमा महाकाव्य खण्डकाव्यहरूमा आबो यस्तो मिठो प्रकारले लेखिएको हुन्छ यस्तो न्याचरल पाराले लेखिएको हुन्छ अब फेरि एकदम सरल र अब सजिलो भाषाको प्रयोगहरू मात्रै हुन्छ अब हामी सुन्नेलाई पनि हामी पढ्नेलाई पनि कस्तो अब सजिलो प्रकारले हुन्छ अब जसले पनि पढ्नु सक्ने खालको र उहाँको अब कथाहरूमा धेरै प्रकृतिको पनि वर्णन गरिएको हुन्छ र अब म त न्याचरल नेचर लबर भएको कारणले अब मलाई झन् बेसी मनपर्छ र उहाँको कविताहरू कथाहरूमा महाकाव्य खण्डकाव्यहरूमा चाहिँ आफ्नै पात्र भएको जस्तै अब महसुस हुन्छ अन्त उहाँको पुस्तकहरू मुना मदन यात्री त्यस्तैहरू छन् त्यस्तैहरू छ र मलाई लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा मन पर्ने त मुना मदन नै हो अब मुना मद मुना मदनमा चाहिँ अब त्यहाँनिर मुना र मदनको कस्तो मज्जाले चरित्र चित्रणहरू गरिएको छ त्यहाँ आमाको उ जब भोट गएर उसले त्यहाँ पैसा कमाउनु गएको बेलामा अब के के हुन्छ र फर्किँदा के भएको हुन्छ एउटा प्रेम कथा जस्तै कस्तो मज्जाको छ र त्यो चाहिँ मलाई अति नै मन पर्छ अब त्यसमा चाहिँ हामी नै स्वयम् त्यहाँको म नै त्यहाँको पात्र भएको जस्तो फिल भएको कारणले अब सबै दृश्यहरू पनि आँखाकै अगाडि आउँछ त्यही भएर पनि मलाई पुरा मनपर्छ र अब मुना मदनले चाहिँ अब हामीलाई एउटा सिख पनि दिएको छ हामीले बेसी लोभ पनि गर्नु हुँदैन अब जस्तै साग र सिस्नु खाएर भए पनि घरमै परिवारसँग खुसीसँग बिताउनु पर्छ लोभ गर्नु हुँदैन बेसी अरूको कुरा सुन्नु हुँदैन र अब बाटोमा जाँदा कहीँ जाँदा पनि कसैको विश्वास गरिहाल्नु हुन्दै अब गरिहाल्नु हुँदैन भन्ने एउटा सिख पनि दिएको छ र त्यही भएर चाहिँ मलाई लक्ष्मीप्रसाद देवकोटा अब अति नै मनपर्छ